नेपाली भाषाले भारतको भारतको संविधानमा मान्यता पाएदेखि उन्नाइस सौ आठ अगस्त उन्नाइस सौ ब्यानब्बेदेखि यता हामीले धेरै धुम मचायौँ भाषालाई लिएर धेरै धेरै जयजयकारहरू गऱ्यौँ सरकारले पनि रुपियाँहरूमा पनि अब पैसामा पनि रुपियाँ भनेर लेखियो त्यो पनि हामी देख्छौँ तर अहिले खास गरी चाहिँ हामी आफैमा चाहिं एउटा देखापरेको समस्या के के छ भने भा भाषाले मान्यता पाएको हामी एकदमै हामी भन्छौँ गीत गाउँछौँ भाषा मान्यता दिवस पनि गर्छौँ तर काहीँ अदालत थाना पञ्चायत कतै पनि सरकारी निकायहरूमा तपाईँले एप्लिकेसन गर्नुपऱ्यो भने तपाईँलाई त्यहाँ हिचकिचाहट हुन्छ आफूले आफ्नो भाषा प्रयोग गर्नु तपाईँ रुचाउनु हुन्न तपाईँले इङ्लिसलाई आफ्नो इङ्लिसबाट एप्लिकेसन गरेर तपाईँले आवेदन गरेर या अलिकति पढेलेखेको जस्तो गर्नुहुन्छ जसले गर्दा भाषालाई धेरै एउटा उयो भइरहेको छ भा भाषाको विकास हुनुमा धेरै बाधाहरू सृष्टि भइरहेको हामी पाउँछौँ हामी बङ्गालीहरूलाई नै लिऊँ न आजसम्म बङ्गालीहरूले आफ्नो नानीहरूलाई आफ्नै स्कुलको भाषामा पढाउँछन् बङ्गला स्कुलमै पढाउँछन् चाहे अरबपति लाखौँ धनी धनी बङ्गालीहरू भए पनि किनभने आफ्नै स्कुलमा आफ्नै भाषाको स्कुलमा नानीहरूलाई पढ्दा आफ्नो भाका भाषाको विकास पनि हुन्छ अनि शिक्षकहरू पनि त्यसरी नै एपोन्टमेन्ट हुन्छ त्यस्तै कुराहरू तर नेपालीमा हामी पाउँदैनौँ नेपालीले आज नेपाली स्कुल पढाउनु रुचाउँदैनन् हामीलाई इङ्लिस पढ्यो भने हामी छिट्टै काम पाउँछौँ भन्ने एउटा जुन धारणा छ त्यो धारणा एकदमै गलत भएकोले गर्दा आज नेपाली भाषालाई धेरै चुनौतीहरूको सामना गर्नु परिरहेको हामी पाउँछौँ त्यसले गर्दाखेरि जबसम्म हामी नेपाली भाषालाई लिएर आफै अब जागरुक भएर यसलाई राष्ट्रिय लेबलमै यसलाई प्रयोग गर्न हामी अघि आउँदैनौँ भने तबसम्म हाम्रो यो भाषाको विकास सम्भव लाग्दैन मलाई